हेलो हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर ए ह त्यो त अलिकति यस्तो भएको थियो कि त्यो तपाईँलाई नसोधिकिन गरेको थिएँ त्यो के त्यत्तिकै राख्नुपर्ने त्यसलाई

हजुर हजुर होइन त्यसको लागि त्यो तपाईँ उयो बस्नुहोस् न केही छैन हामी म त्यो डल्लै त्यो उयो गरेर गरिदिन्छु नि एडिट गरिदिई हाल्छु रङ भएकोहरू त कि त्यसको लागि तपाईँ ढुक्कै बस्नुहोस् न केही छैन त्यो एक दुईवटा त्यो जस्तो त्यो पहिला त्यो उयो तपाईँले गर्नुभएको त्योहरू चाहिँ जे छ त्यही राख्नुपर्यो है कम्प्लिट त भयो कि त्यसमा चाहिँ केही अब त्यही त चेन्ज कुनै उयो चाहिँ नगर्नु हजुर त्यो होइन त्यसको लागि त उयो बसोस् न म त्यो चेक गरेर आधी गरिसकेको छु कि आधी त्यो चेक गरेर उयो गरिदिई हाल्छु नि तपाईँको त्यो हजुर हुन्छ होइन होइन राम्रै हुन्छ तपाईँको त्यो पेपरको लागि त टेन्सन नलिनुहोस् न तपाईँको त्यो पेपरहरू त एकदम राम्रै छ पेपरहरूको त केही टेन्सन नलिनुहोस् न हुन्छ तपाईँ ढुक्कै बस्नुहोस् न

ह हजुर हजुर म पनि अलिकति यहाँ त्यही उयोहरूकै लागि तपाईँकै हेरिदिँदै थिएँ कि त्यही हुन्छ त्यो ढुक्कै केही छैन त्यो राम्रै तपाईँलाई एकपल्ट देखाउँछु नि त्यो गरिसकेर कि तपाईँलाई चेक गरेर तपाईँलाई देखाउन बोलाउँछु नि अँ हजुर

अँ हुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ